कालिम्पोङ जिल्लाको इतिहास भन्नपर्दा यो कालिम्पोङ पहिला भुटानको अधीनमा रहेको देश थियो पछि यसो कुचबिहारको राजाले यसलाई आफ्नो अधीनमा बनायो यसपछि परिवर्तन हुँदै पछि भारत स्वाधीन भएपछि यो दार्जिलिङ जिल्लाको एउटा ठाउँ थियो पछि चाहिँ त्यो हालैमा यसको कालिम्पोङ जिल्लाको रूपमा विभाजन भएको छ ऐतिहासिक व्यक्तिहरू विशेष त मलाई यस विषयमा अधिक ज्ञान छैन र पनि त्यस समयमा पहिला लेप्चा राजाहरूको कुराहरू पनि मैले सुनेको थिएँ ती कुराहरूलाई चाहिँ स्पष्टसँग म व्यक्त गर्न भने सकिरहेको छुइनँ